नमस्ते ए हुन्छ अहिले तपाईँले एप्लाई गर्नुपर्छ त्यसको लागि तपाईँको डकुमेन्ट्सहरू सबै चाहियो आधार कार्ड भोट कार्ड प्यान कार्ड चाहिन्छ हो अनि मेन चाहिँ तपाईँको अब एउटा यो हुनुपर्यो एउटा जमिनको कागजको एउटा जेरक्स चाहिँ हुनुपर्यो त्यो चाहिँ तपाईँको खतियान नम्बर भएको त्यो जुन कागज हुन्छ त्यसको जेरक्स कपी तपाईँले बुझाउनुपर्छ अनि चाहिँ तपाईँको प्रोसेसमा जान्छ हजुर अब त्यो तपाईँको डकुमेन्ट्स हेरेर हुन्छ तपाईँको डकुमेन्ट्स एकदम अपटु अपटुडेट छ भने त छिट्टै एक हप्ताभित्र हुनु सक्छ कत् कति महिनाको लागि तपाईँले कति निकाल्नुहुन्छ त्यो त त्यो तपाईँको टेन पर्सेनन्टले उयो एन् इन्ट्रेस बस्छ तपाईँले एक सय एक सयको तपाईँले दस रुपियाँ दस रुपियाँ जोड्नुहोस् न अब कत् इन्ट्रेस चाहिँ तपाईँको महिनाको एक सयको दस रुपियाँ चाहिँ तपाईँको इन्ट्रेस बुझाउनु पर्छ तपाईँले जत्ति चाँडो जत्ति छिट्टो तिर्नु भयो तपाईँलाई त्यत्ति सजिलो तपाईँ आफैलाई सजिलो हुन्छ अब ढिलो भयो भन् ढिलो भयो भने चाहिँ अब पछि त्यही तपाईँको इन्ट्रेस थुप्रिँदै गर्छ तपाईँको अन्त तपाईँलाई पछि सारो पर्छ हो अब अब तपाईँले नि निकालेर त्यसको के अब त्यो काममा लाएर त्यसको मन्थली तिर्दै गर्नु भयो भने तपाईँलाई सजिलै हुन्छ हुन्छ हुन्छ हुन्छ डकुमेन्ट्स लिएर आउनुहोस् न